ठुला कृषि व्यवसायहरूबाट हुने प्रतियोगिताले ग्रामिण क्षेत्रका साना किसानहरूलाई धेरै प्रभावित गरेको छ कृषि विकासको निम्ति नयाँ जोस अनि नयाँ उमङ्ग भरेर ल्याएको छ